म यातायात गरिरहेको बेला त्यस गाडीका चालकले मास्क लगाएका थिएनन् र त्यहाँको सिट पनि सफा थिएन सरसफाई नगरिएको गाडी थियो र म यस गुनासो तपाईँहरू समक्ष राख्न चाहन्छु